आफ्नो लेखनीको सम्पादन र परिमार्जनलाई म विशेष गरेर आफूभन्दा जान्ने मान्छे मलाई प्रेरणा दिने मान्छे मलाई सिकाउने मान्छेहरूसँग साझा गरेर उहाँहरूको सुझाव लिएर सम्हाल्ने गर्छु र यसका लागि विशेष मेरो प्रक्रिया भनेकै मैले आफूभन्दा जान्ने मान्छेहरूलाई पहिलो नम्बर त देखाउनु हो उहाँहरूलाई देखाइसके पश्चात त्यसमाथि आफू पनि घोरिनु र केही समयसम्म त्यस लेखलाई दोहोर्याएर तेहर्याएर पढनु पढेर त्यसमाथि केही कमी कमजोरी लागेका छन् भने त्यसमा सुधार गर्नु काटछाँट गर्नु नपुगेका कुराहरू थप्नु र ज्यादा भएका कुराहरूलाई पन्साउनु नमिलेका कुराहरूलाई मिलाउनु त्यसको अगाडि पछाडि कुनै कुराहरूलाई सार्न छ भने सार्नु यस प्रकारका क्रियाकलापहरू गरेर म आफ्नो लेखनलाई सम्पादन र परिमार्जन गर्ने गर्दछु र कहिले काहीँ म प्रवाहको साथ नै भए पनि त्यसलाई लेखेर कुनै सम्पादन र परिमार्जन नगरिकन पनि आफ्नो लेखलाई सिद्ध्याउने गर्छु भनेदेखि कहिले काहीँ चाहिँ सम्पादन र परिमार्जनलाई विशेष ध्यान दिएर काम गर्ने गर्दछु